मेरो गाउँ घरमा पुस्तकालय नभएकोले गर्दा मेलै पढनु मन लागेको नोबलहरू कथाहरू कविताहरू उपन्यासहरू पुस्तकालय नभएकोले गर्दा पढ्न पाएको छैन